भाइ अजय भाइ म त पुरा हुरी बतास आयो पुरा पानी परिरहेको छ म त खाना पकाउनुको व्यवस्था पनि सकेको छैन खाना बनाउनुको लागि के अरे मलाई तपाईँकै होटलबाट यसो खानाहरू ल्याइदिनु होस् त म त खाना पकाउन सकेको छैन ल्याइदिनु सक्नु हुन्छ तपाईँले यही कुखुराको मासु भात यस्तै पापड सापड यसो प्याजहरू यसो काँक्रा के केको सब्जीहरू ल्याइदिनु हुन्छ भने ल्याइदिनु होस् न म पर्खिरहन्छु